हेलो नमस्ते को बोलेको हो ए ए कालिम्पोङको फेस्टिबेल हजुर हजुर ए हजुर यहाँनिर चाहिँ दसैँ तिहार मनाउँछ हामी दसैँमा चाहिँ नि यो पूजाहरू हुन्छ दुर्गा पूजा हुन्छ अनि त्यहाँदेखि चाहिँ दसैँमा चाहिँ हामी घर घरमा उयो टिकाहरू लगाएर हो त्यसेरी दसैँ तिहार चाहिँ अब कोही बेला नोभेम्बरहरू पर्छ हो त्यस्तो सेप्टेम्बरदेखि सुरु हुन्छ सोह्र श्राद्ध भन्छ त्यहाँदेखि नौराथा आउँछ हो त्यहाँदेखि चाहिँ अन्त नौ दिन हुन्छ नौराथा चाहिँ दुर्गा पूजाहरू हुन्छ अन्त त्यहाँदेखिको दशमी दस दशमी भन्छ दस दिन पुगेपछि चाहिँ भाइ उयो टिका लाउँछ आमा बाउहरूले त्यहाँदेखि फेरि पन्ध्र दिन बाद उता चाहिँ तिहार मनाउँछ के हामी अब तिहारमा चाहिँ उयो टिकाहरू लाउँछ भाइटिकाहरू लाउँछ हो अन्त त्यस त्यो टिका लगाउन भन्दा अगाडि चाहिँ अब पूजाहरू हुन्छ त्यसमा पनि गाईको पूजा हुन्छ अन्त कुकुरहरूको पनि हुन्छ हो कुकुर तिहार भन्छ गाई तिहार भन्छ त्यहाँदेखि चाहिँ लक्ष्मी पूजा हुन्छ बेलका लक्ष्मी पूजा हुन्छ अन्त केटीहरू भैलेनी खेल्न हिँड्छ त्यहाँदेखि भोलिपल्ट दिउँसो चाहिँ केटाहरू देउसी भैलो खेल्छ त्यहाँदेखिको अर्को दिन चाहिँ उयो भाइटिकाहरू लगाउँछ चेलीले माइतीलाई भाइटिका लगाउँछ तेसेरी मनाउँछ हामीहरू उयो चाड अन्त उयो फुलको मालाहरू उनेर माइतीलाई सयपत्री फुलको मालाहरू उनेर माइतीलाई लगाइ दिन्छ हाम्रो चेलीहरूले त्यसलाई चाहिँ तिहार भन्छ ए हाम्रो दसैँ तिहारको खाना सेलरोटीहरू पकाउँछ हो मासुहरू अब मासु भात हो त्यस्तो अँ सेलरोटीको अँ सेलरोटी चाहिँ अब हामीले चाहिँ पहिला सुरु चामल भिजाउनु पर्छ अन्त त्यो चामललाई अलिक मजाले भिजे पछि चाहिँ अन्त तारेर एकछिन राखेर ओखलीमा कुटेर हो पिठो बनाउनु पर्छ त्यहाँदेखि अन्त अलिकति त्यसमा आँटा मैदाहरू मिलाएर त्यहाँदेखि मसालाहरू दुधहरू चिनी अन्त हो त्यसेरी अलैँचीहरू हुन्छ मसालामा हो अन्त हो त्यस्तो मिलाएर मजाले बनाउँछ घिउ हाल्छ हो राखेर पानी हाल्छ त्यहाँदेखि चाहिँ मजाले मुछेर हो यस्तो रोटी घुम्नेखालको बनाउ उयो तामा आउञ्जेलसम्म मुस्छ मुस्छ मुस्छ त्यहाँदेखि अन्त तेल तत्ताएर तेलमा चाहिँ अन्त सेलरोटी पोल्छ गोलो गोलो क्या हो सेलरोटी बाईँ जस्तै हुन्छ नि त्यो ठुलठुलो हो त्यस्तो दुई फन्के एक फन्के अब क्या हो हो त्यसेरी पकाउँछ त्यसलाई चाहिँ सोलरोटी भन्छ ए हुन्छ हुन्छ